मेरो मन पर्ने दौड्ने मार्ग वा स्थान हाम्रो के हो भन्दा चाहिँ अब हामी यहाँ सिन्चेल रोडमा बसिन्छौँ है र हाम्रो घरको नजिकैमा एक किलोमिटर नजिकैमा एउटा पाठशाला विद्यालय छ जसको नाम हो घुम बाल उच्चत्तर माध्यमिक विद्यालय र उसैको उसैको एउटा ग्राउन्ड ग्राउन्ड भन्न सकिन्छ हामीले मैदान भन्न सकिन्छ र एकदमै ज्यादा मैदा एकदमै ज्यादा ठुलो मैदान भएकोले त्यहाँ एउटा मैदान छ ठुलो मैदान र मलाई त्यो दौड्नको लागि चाहिँ मलाई दौड्नको लागि या फिर एक्ससाइज या फिर केही केही प्रकारको व्यायाम व्यायाम योगहरू गर्नका लागि चाहिँ मैदान एकदमै राम्रो छ हामी त्यहाँ गएर दौड्नु दौगुर्छ वा व्यायाम गर्छ र मै म एक्लै दौड्न जाँदिनँ मेरो साथीहरू म आफ्आफ्नो साथीहरूसित दौड्नु जान्छु हामी नियमित रूपले सधैँ सधैँ सोमबारदेखि शनिबारसम्म हामी सधैँ दौड्नु जान्छ र हामी कोही कोही बेला यता टाइगर टाइगर हिल जान्छ हामी कोही कोही बेला यता तिन माइल साइडतिर जान्छ टाइगर हिल रोड जान्छ हामी तर कोही बेला जलपहाड रोड जान्छ तर मलाई मनपर्ने ठाउँ वा मार्ग चाहिँ कुन चाहिँ हो भन्दा मैदान जो कि घुम बाल उच्चत्तर माध्यमिकको अगाडि छ ठुलो मैदान छ मज्जाको छ र उसकै माथि रोडहरू छ जहाँबाट चाहिँ हामीले मज्जा मज्जाको भ्यूहरू हेर्न सकिन्छौँ मनलाई खुसी पार्ने हामी त्यहाँ योग गर्न सकिन्छ शान्तिको मौसम हुन्छ बिहान बिहान त्यहाँ र हामीले योग हामीले दौड्नु पनि पर्नुपर्छ हामी जीवनमा व्यायाम या दौड्नुलाई नियमित रूपले पालन गर्नुपर्छ कारणले यस व्यायामले हाम्रो शरीरलाई उर्जित राख्न सकिन्छ हामीले केही पनि कुरा ध्यानले केही कुरा गर्दैछौँ भने हामी राम्ररी राम्ररी गर्न सकिन्छ